हेल्लो भाइ सुन्नुहुँदैछ अघि तपाईँकोबाट खाना अर्डर गरेको थिएँ नि मैले त्यसमा मोमोमा अचार कमी भएको रहेछ यहाँनेरि अचार पनि पठाइदिनु अनि सस थपिदिनु तपाईँको खाना पुरा मिठो लाग्यो त्यही भएर चाउमिन पनि हालिदिनु ल यहाँ मेरो गेस्टहरू चाउमिन पनि खाने भन्दै हुनुहुन्छ चाउमिन पनि थपिदिनु त्यसमा अरू के के आइटम छ भन्नुहोस् त त्यसमा अरू के के आइटम छ मलाई भनेर मलाई फोन गर्नुहोस् न ल